मैले देखेको ट्य्राक्टरहरू महिन्द्र आइसर स्वराज हिन्दूस्तान फोर्स यी मध्येमा कति ट्य्राक्टरहरू खन्नुमा प्रयोग गरिन्छ कति भारी बोक्नुमा प्रयोग गरिन्छ अनि कसैले सामान बोकेर यता उता पुर्याउनुमा पनि सहयोग गरिन्छ तर अहिले समय अनुसार पहिला पहिला त हातले नै कतिजना मानिसहरूले यो सब कामहरू हातले नै गर्ने गर्थ्यो तर अहिले समय अनुसार चाहिँ सब बदली हुँदै गइरहेको छ अहिले चाहिँ सब यो विभिन्न किसिमको ट्य्राक्टरहरू निस्केकोले गर्दाखेरि चाहिँ सब सजिलो भएको छ